ए ड्राइभर दाजु हो ए सुन्नुहोस् न म रितु राई बोलेको हो कि म चाहिँ यता क्यालकाटा बोल्दैछु मलाई चाहिं रोडहरूको बारेमा जान्नु थियो हौ दार्जिलिङको त्यता घुम्नु आऊँ भन्दै थियौँ कि हजुर त्यो कुनै गाडीहरू नचढ्नेहरू त्यस्तोहरू त छैन होला नि अहिले ए हजुर यता ऊ यो पानी परेर भत्क्योहरू भन्दै थियो नि त कि ल्यान्ड स्लाइडहरू गयो भन्दै थियो त्यतातिर त हैन होला नि

हजुर हजुर हामी त्यहाँको टुरिस्ट स्पटहरू जौँ भन्दै थियो यो गङ्गामैयाहरू भन्नेहरू छ अरे नि गङ्गामैया बोटानिकल गार्डन अनि त टाइगर हिल र बतासे लुप भनेर प्लान गरेको थियौँ कि अनि त त्यसको हामीले त्यता जाँदा प्रब्लम त हुँदैन होला नि है गाडीहरू त पुग्छ होला नि

ए हजुर हजुर हजुर हामी पाँच छजना आउँदै छु कि सानो गाडी गरेको ठिक हुन्छ कि ठुलो गाडी गरेको ठिक हुन्छ होला हौ यसो रोडहरू हेर्दा

हजुर हजुर ए हजुर सामानहरू तर ऊ यो हुँदैन होला है ट्रबल त केही हुँदैन होला है बिचमा कच्चा रोडहरू त छैन हजुर हजुर ए टाइगर हिल माथिसम्म जान्छ टाइगर हिलको बाटोबाट गाडी ए स्पटमै पुग्छ नि हिँड्नुहरू परेन नि हजुर ए हजुर कति किल मतलब गाडी जानु चाहिँ कति किलोमिटरसम्म जान्छ होला है ए हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर म तपाईँकै गाडी गर्दा हुन्छ होला नि मलाई त तपाईँको फ्री रहन्छ होला यो आइतबार ए हुन्छ हामी छजाना छौँ ठुलै गाडी गर्दिनुहोस् न हामीलाई जस्तो सुविधा हुन्छ नि ए हुन्छ हुन्छ धन्यवाद हजुर ए हुन्छ नि हजुर आइतबारको लागि हजुर हजुर हजुर हुनु चाहिँ अब यो एनजेपिमा ट्रेन रोकिन्छ त्यहाँ अब त्यहाँदेखिन् पनि हामीलाई गाडी चाहिएको हो कि त्यहाँ ट्रेन चाहिँ दस बजेतिर आइपुग्छ होला बिहानको त्यहीँ नै पिक गर्दा हुन्छ कि ए हुन् हजुर हजुर हजुर तपाईँ चाहिँ तपाईँ तपाईँ नै हैन ड्राइभर

ए हजुर अर्केै ड्राइभर आउँछ भनेपछि नि ए हुन्छ हुन्छ हुन्छ धन्यवाद हुन्छ